हेलो नमस्ते सर सर मेरो त्यो टेनको रिजल्ट आयो कि अन्त रिजल्ट पनि राम्रै भयो अब के लिउँ भनेर सरसँग एकताल सोधेको नि आर्ट्स लिउँ कि साइन्स लिउँ कि कमर्स लिउँ भनेर नि

हजुर

मलाई त आर्टसै लिउँ भनेको आर्टसको सबजेक्टहरूमा अलिक बेसी मार्क्स आको छ कि साइन्सकोमा भन्दाखेरि हजुर सर आर्टस लिएर चै डब्लुबीसीएसहरू बस्दा हुन्छ नि है बी एडहरू गर्दा हुन्छ सर हुन्छ सर ए हुन्छ सर भोलि पर्सीको दिनतिर स्कुलमा आउँछु कि त्यति बेलै ल्याइदिन्छु नि ल सर हुन्छ हुन्छ हुन्छ सर बाई